बाटोघाटो अहिले धेरै राम्रो छ अब बनाए को नेता हो हामी चिन्दैनौँ तर हामी त्यही एउटा सुखमान मोक्तानलाई चिन्छौँ राम्रो नेता थिए गाउँको ठुलोबडो मान्छे थिए सबैले मान्थे उनलाई सबैले सुखमान मोक्तान भनेपछि हात उठाउँथे ढोग्थे हाम्रो घरमा नि आउँथे जान्थे चियापानी खाएर जान्थे ठुलो मान्छे घरमा आइदिँदा हामीलाई भगवान आएजस्तै लाग्थ्यो सबैजनाले मान्थे हो हामी नि मान्थ्यौँ उनले यता उता ठुल्ठुलो मान्छेहरू चिन्थे ल्याउँथे मिटिङ गर्थे यता उता गर्थे यो कुरो हुँदैन यो हुन्छ भन्नुहुन्थ्यो त्यो सबै गर्नुहुन्थ्यो अहिले छैनन् उहाँ यहाँ सबैजना छातामुनि बसेको जस्तो थिए अहिले छाताबेगर बसेको जस्तो छन् सबै नेताहरू त्यस्तो राम्रो पहिलेको जस्तो भएर गएका छैनन्